मैले फ्लिपकार्टबाट एउटा इयरिङ्स अर्डर गरेको थिएँ अनि त्यसको त कलर पनि जाँदो रहेछ तर मलाई जस्तो प्रकारको देखाइएको थियो त्यस्तो खालको छैन पनि रहेछ अर्कै खालको प्रडक्ट आइपुग्यो अनि मेरो यो फ्लिपकार्टमा यो अर्डर चाहिँ धेरै नराम्रो एक्सपिरियन्स रह्यो